भारतमा चाडपर्वहरू धेरै छन् तर तीमध्ये विशेष विशेष चाडहरूहरूबारे म उल्लेख गर्न चाहन्छु पहिला दशहरा यो दशहरा चाहिँ दशमी पनि भनिन्छ जुन चाहिँ अष्टमी पञ्चमी यस्तो गरेर दशमीसम्म हुन्छ जुन चाहिँ पहिलो दिनदेखि चाहिँ दुर्गा पूजाको छुट्टी अथवा बिदा पनि भनिन्छ नवरात्री नौ दिनको पूजामा मानिसहरू व्रत बसेर नौ दिनलाई भव्य रूपमा पालन गरिन्छ नौ दिन नै बिदा भएको पाउँछौँ तर नौ दिनमा विशेष गरी तिन दिनहरू चाहिँ सरकारी छुट्टीहरू दिइनेछ तर विद्यालय अथवा महाविद्यालयहरू चाहिँ नौ दिनै छुट्टी भएको हामी देख्नसक्छौँ व्रत बसेर दशमीको दिन दशमीको दिन चाहिँ त्यो एउटा यसलाई सेलाउने काम गर्छ अथवा दशमी चाहिँ यो रामले रावणलाई मारेको अथवा सत्यको जित भएको पनि बुझिन्छ अन्त यसलाई हर्षोल्लाससँगले मनाइन्छ

भारतको उत्तरतिर बस्ने अनि दार्जिलिङ कालिम्पोङ डिस्ट्रिकहरूतिर चाहिँ जहाँ जहाँ नेपालीहरू बसोबास गरिन्छ त्यहाँ दशमी अथवा दसैँ भनेर पनि महान चाड वा चाडपर्वको रूपमा मनाइन्छ यसमा आफन्तहरूसँग भेटघाट हुने दिन ठुलाहरूबाट टिका लगाएर आशीष थाप्ने मनाइन्छ यसकै फेरि बिस तिस दिनपछि अनि दिवाली दिपावली पनि भन्छ नेपालीमा तिहार पनि भनिन्छ यसमा पनि सरकारी बिदाहरू हुने गर्छ यसमा चाहिँ घरहरूलाई सफा गरेर लक्ष्मीपूजा गरिन्छ यो लाइट्स र बत्तीको झिलिमिली पारेर घरलाई वरिपरि झिलिलिलिली पार्ने चलन छ अनि व्रत बसेर यसमा पनि लक्ष्मीपूजा गरेर ठुलाहरूको आशीर्वाद थाप्ने गरिन्छ अनि नेपालीमा यसलाई तिहार तिन दिन भव्य रूपमा मनाइने गर्छ पहिला लक्ष्मीपूजा दिन त्यसको पश्चात देउसी खेलिन्छ र पर्सिको दिन चेलीको हातबाट माइतीले टिका लगाउने छ यो चेलीमाइतीको एउटा पवित्र दिन पनि मानिन्छ यसरी नै अन्य चाडपर्व चाडपर्व पनि छ जस्तै होली भयो होली यो शिशिर ऋतु शिशिर ऋतु कस्तो हुन्छ भने अब यसमा चाहिँ उजाड हुन्छ हिउँदोको दिनहरू हुन्छ यसमा पानी परेको हुँदैन अनि जमिन पनि सुक्खा भइरहेको हुन्छ अनि रुखको पातहरू सबै झरेर एकदम वरिपरि उजाड देखिन्छ क्या त धुम्म हुन्छ दिन पनि एकदम चिसो घाम देख्न पनि साह्रो अनि फेरि जब वसन्त ऋतुको आगमन हुन्छ हल्का पानीहरू पर्न सुरु हुन्छ घामहरू अलिअलि लाग्नथाल्छ यसरी रुखपातहरूले पनि पानी पाएर यसले फेरि नयाँ रूप लिने गर्छ क्या त अनि जसरी अब त्यो पातहरू झरेर फेरि नयाँ पाउलाहरू आउँछ यसरी नै हिन्दू चाडपर्व हो यो विशेष गरी त मान्यता चाहिँ कस्तो छ भन्दा चाहिँ लोकविश्वास चाहिँ पुरानो कुराहरू अथवा दुःखको कुराहरू हटेर फेरि खुसीको दिनहरू हो हामीले जुन चाहिँ दुःखको कुरा अथवा नराम्रो गरेको पापको कुराहरूलाई फ्याँकेर अथवा पन्छाएर फेरि आफ्नो नयाँ कुरो खुसीको दिनहरू अथवा राम्रो सकारात्मक कुराहरू सोचहरू लिएर अगाडि बढ्ने यसरी वैज्ञानिक प्रकारले पनि हेर्न सकिन्छ होलिकाको जुन चाहिँ एउटा कथा छ एउटा मिथ कथा छ एउटा पौराणिक कथा छ त्यसको आधारमा पनि होली मनाइन्छ

एकाअर्कामा खुसी आदान प्रदान गर्नका लागि रङहरू दल्ने गर्छ विशेष गरी रङ दल्नुको लागि एउटा खुसी साटेको बाँढेको अनि यो सरकारी बिदा पनि हुन्छ यस दिनमा यसरी नै अन्य धेरै पर्वहरू छन् जस्तै सरस्वती पूजा सरस्वती माता जस्तै विद्याको माता विद्यार्थीहरूले सरस्वती पूजालाई एकदमै ठुलो पर्वकै रूपमा मनाइने गर्छ विद्यार्थी मात्र होइन ठुलाबडाले पनि गर्छ सबैले गर्छ तर विशेष गरी विद्यार्थीहरूले आफ्नो जसले अब विद्या अर्जन गरिरहेको छ विद्या राम्रो होस् भनेर होइन सरस्वती मातालाई खुसी राख्नको लागि व्रत बसेर यो पूजा पालन गर्नेछ सरकारले पनि यस दिनलाई चाहिँ बिदाको रूपमा घोषणा गरेका छन् हालैमा बुद्ध जयन्ती पनि लाई पनि सरकारी बिदाको रूपमा घोषणा गरेको छ बुद्ध जयन्ती जस्तै अहिंसा परम धर्म छ होइन बुद्धको स्तूप बुद्धको दर्शन सबैले पालन गर्ने अथवा यो विश्व नै विश्वमा नै सबैलाई थाहा छ बौद्ध धर्मको एउटा सन्देश कस्तो छ हिंसा पटक्कै हुँदैन अनि त्यसै गरेर बुद्ध जयन्ती पनि मनाइने गर्छ अथवा यो बिदाको रूपमा पनि मनाइने गर्छ यस्ता अन्य धेरै छ झन्डै चालिस पचासवटा छ बिदाहरू जस्तै यहाँ कुरा गरेर वर्णन गरेर गरिसकिँदैन